हुनु चाहिँ थुप्रै बाइकहरू हुन्छ होइन अनि अहिले मैले चलाउने बाइक चाहिँ यो ग्लेमर चलाउने गर्छ हामी होइन त्यो पुरानो बाइक हो हाम्रो आफैले किनेको थियो पहिले त्यही बाइक चलाउने गर्छौँ हामी अनि मेरो ड्रिम बाइक चाहिँ छ अब होइन निन्जा भन्ने बाइक त्यो राम्रो कुद्छ त्यो बाइक होइन तर पेट्रोलहरू पनि मजाले खान्छ त्यसले तर नि मलाई मनपर्ने बाइक चाहिँ त्यही हो अनि त्यसमा धेरै सजिलो पनि हुन्छ कतै जानु छ भने कतै टाढोटाढोतिर होइन ट्राभलिङहरू गर्नुछ भने अन्त धेरै सजिलो हुन्छ अब अन्त अब कतै टाढो गयो भने त अब ब्यागहरू नि बोक्नुपर्यो ठुल्ठुलोहरू होइन अब पछाडि नि जग्गा हुन्छ त्यहाँ पछाडि मान्छे राख्दा नि हुन्छ त्यो ब्यागहरू राख्दा नि हुन्छ जग्गा नि हुन्छ त्यही भएर निन्जा बाइक चाहिँ मेरो ड्रिम बाइक हो अहिले चलाउने गर्ने चाहिँ म बाइक ग्लेमर चलाउँदैछु होइन अनि अझै अब अब पैसाहरू कमाउनु थाल्छौँ होइन अनि त्यही राम्रो बाइक लिनु चाहन्छु अनि चाहिँ त्यो भन्दा पनि अब छ अब मेरो सपना चाहिँ अब बाइकहरू चाहिँ त्यो बाइक चाहिँ अब हायाबुसा भन्ने होइन त्यसको टायरहरू राम्रो हुन्छ त्यो राम्रो कुद्ने गर्छ स्पिडमा स्पिड हुन्छ होइन अनि जस्तो अब डिपहरू नि भयो अब मजाले तान्नेगर्छ त्यो जतिसुकै पानी परे पनि जतिसुकै मान्छेको वेट भए पनि त्यसले मजाले तान्ने गर्छ मजाले लाने गर्छ होइन त्यसमा केही हामीलाई असुविधा पर्दैन जस्तो कि बाटोतिर अब कसैको होइन खोलातिर आउँछ बाटोहरू अब हिल्सतिर जाँदाखेरि कोही बेला खोलाहरू आउँछ ठुल्ठुलो ढुङ्गाहरू आउँछ होइन खाल्टोहरू नालाहरू आउँछ अब पानी झरी त्यस्तोमा पनि अब मजाले चल्ने गर्छ बाइकहरू होइन त्यसको सकर राम्रो हुन्छ राम्रो अब क्वालिटीको होइन तर चल्दा पनि मजा आउँछ अब हामीलाई पनि चलाउनु पनि मजा आउँछ स्पिडमा स्पिड छ कुदाउँदा मजा आउँछ त्यस्तो बाटोतिर अब अब त्यस्तो बाटोतिर अब होइन अब अरू बाइकहरू भयो भने चाहिँ अब चक्काहरू अब स्लिप खाने गर्छ अनि त्यो त्यो स्लिप खाएर अब मान्छेहरू लड्छ पड्छ होइन अन्त बिमारीहरू हुन्छ हुन्छ अब हातखुट्टाहरू भाँचिन्छ तर त्यस त्यो बाइकतिर चाहिँ त्यस्तो केही हुँदैन डर हुँदैन हामीलाई किनकि त्यसको चक्काहरू पनि राम्रो हुन्छ होइन राम्रो ब्रान्डको अनि त्यस्तो ढुङ्गाहरूमा यस्तो लाग्दासाग्दा केही हुँदैन यताउति पनि होइन त्यसको सकरहरू राम्रो हुन्छ त्यसले बचाइहाल्छ हामीलाई त्यहीलागि चाहिँ त्यो बाइक राम्रो लाग्छ मलाई होइन त्यो बाइक चाहिँ म लिनु चाहन्छु अब त्यस्तै हो मलाई त्यो मनपर्छ बाइक चाहिँ धेरै मनपर्छ अनि पेट्रोलहरू पनि ठिकठाकै खान्छ होइन कसैको अब कसैको अब पैसाहरू हुँदैन अनि लिनुसक्दैन त्यस्तो बाइकहरू त्यस्तै हो हाम्रो पनि अब हामी पनि अब त्यस्तो धनी त छुइनँ अब होइन अब ठिकठाक मिडिल क्लास फेमिली हो अब मिडिल क्लास फेमिलीको सबैको सपना हुन्छ कि राम्रो बाइक लिन्छु म यस्तो उस्तो भन्ने होइन अब अब त्यो पैसावालाहरूले त अब लिइहाल्छ नि अब राम्रो राम्रो बाइकहरू अब पैसा हुन्छ बाउको मजाले कमाइ हुन्छ तर हाम्रो भन्ने चाहिँ हाम्रो मिडिल क्लास फेमिलीमा चाहिँ अब सबैको छोराहरू हुन्छ होइन त्यसको सपना हुन्छ अब बाइकको जस्तो कि म मेरो सपना छ बाइक लिनु होइन राम्रो बाइक लिनु तर अहिले हामीले सक्दैनँ लिनु त्यही भएर हामीले अब बाउकै बाइक कुदाको होइन कता कता जानु छ भने अब त्यही युज गर्ने गर्छौँ हामीहरू त्यही हाम्रो त्यसरी त्यस्तै हामीले मैले अब बाउको बाइक युज गर्दैछु अहिले ग्लेमर बाइक अनि त्यो पनि राम्रै छ बाइक अब होइन अब यतिको नि अब पाउनु त कहाँ हो कहाँ हो नि यो बाइक त होइन त्यस्तै त्यही चलाउने गर्छु अहिले म कतै जानु छ भने राम्रो छ होइन तर अब आफ्नो अब सपना हुन्छ नि त अब बाइक कुदाउने चाहिँ कि यो मलाई चाहिँ लिनुछ अब यो मलाई धेरै मन पर्छ लिन्छु म पनि ती सपना चाहिँ अब राख्नुपर्छ त्यस्तै राखिरहेको छु होइन अनि जब अब नोकरीसकरी गरेर होइन अब पैसाहरू जब आउने गर्छ त्यति बेला चाहिँ अँ त्यति बेला चाहिँ लिनेछु अब त्यति बेला त पैसा भइहाल्छ त्यति बेला चाहिँ अब हाम्रो ड्रिमको मेरो ड्रिमको बाइक चाहिँ म लिनु चाहन्छु लिनु छ मलाई कुदाउनु छ मलाई घुम्नु छ त्यसमा होइन कता कता टाढोटाढो मलाई जग्गाहरू देखेको छैन त्यो बाइकमा चाहिँ मलाई मलाई घुम्नु छ अलिक होइन अनि जस्तो कि कतै कतै घुम्नु छ अब होइन जस्तो मलाई घुम्नु रहर थियो बाइकमा त्यही भएर चाहिँ म पर्खिरहेछु होइन अब राम्रो पढ्नुपर्छ राम्रो गर्नुपर्छ राम्रो नोकरीहरू कमाएर पैसाहरू होइन पैसाहरू जम्मा गरेर अन्त त्यस्तो बाइकहरू लिएर चाहिँ अन्त चलाउनुपर्छ त्यस्तै गर्नुपर्छ ल धन्यवाद बिस्तारी चलाउनुपर्छ बाइकहरू चाहिँ अन्त सेफ्टी पनि सेफ्टी हुन्छ अन्तखेरि है